अब बिजिनेस गरेर हामी किन यता हुँदैन भनेर त अब थाहा छ तपाईँहरूलाई किनभने यतातिर गाँउ हो गाँउतिर यस्तो बिजिनेसहरू गर्ने त ठुल्ठुलो त कोहि छैन नि अब दोकानहरू खोल्यो भने पनि बिजिनेस यसलाई अब ठुलो बढाउनुको लागि त अब बिक्री भाउहरूहुनु पर्ने हो तर यता गाँउ बस्तीतिर बिक्री हुँदैन गाडीहरू त्यसतो हतपत कुद्दैन त्यो कम्ती हुन्छ घरहरू पनि यताहरू होइन घरहरू पनि कम्ती हुन्छ अब बिक्री भाउहरू कम्ति छ बजार जस्तो भए चाहिँ अब दामी हुन्थ्यो बिजिनेस होइन अब यता तिर त त्यस्तो बिजिनेस गर्नेहरूलाई साह्रो छ ठुल्ठुलो बिजिनेसहरू सफल हुन सक्दैन होइन